यहाँ कालिम्पोङमा चाहिँ अब मान्छेहरूले चाहिँ होइन विन्टरको टाइममा चाहिँ अब मेनरोडमा चाहिँ अब एक हप्तासम्मको चाहिँ अब फुड फेस्टिबल राखेर त्यो त्यो चाहिँ अब मेनली चाहिँ अब टुरिस्टहरूलाई फोकस गरिकिन चाहिँ यहाँनिर चाहिँ अब विभिन्न प्रकारको अब फुडहरू राखिकिन चाहिँ अब विन्टरमा चाहिँ अब एक हप्तासम्म चाहिँ यहाँनिर चाहिँ अब मनाइन्छ र अब मेला ग्राउन्डमा चाहिँ अब मेला अब स्पेसलीदेखि माघमा हुन्छ अनि एक हप्तासम्म लाग्छ त्यो मेला अनि त्यहाँदेखि